हेलो हजुर हो त दोकान मासुको आएन त हौ यहाँ हेलो ए छ त छ छ छ मटन साँढे चार सौ रुपियाँ केजी क्यास लियो भने चार सौ रुपियाँ केजी अन्त ब्रोइलरको मासु दुई सौ क्यास लग्यो भने चाहिँ एक सौ नब्बे रुपियाँ केजी कति चाहिएको हजुर ए हुन्छ होइन मिल्दैन यतिमै हो दाम हो अन्त हामीलाई पनि अब प्रफिट हुँदैन क्यास त्यति नै हो क्यास दियो भने चाहिँ म एक सौ नब्बे जोड्छु मटन चार सौ रुपियाँ जोडिदिन्छु नि को ल्याउनु आउँछ कि तपाईँ नै आउनुहुने अब मटनमा त मलाई फाइदा छैन किन्नुमै निकै जाइहाल्छ ब्रोइलरमा चाहिँ अब दस रुपियाँ नाफा हुन्छ तपाईँलाई एक एक सौ अस्सी गरिदिन्छु नि दस रू बिस रुपियाँ घटाइदिन्छु हुन्छ हुन्छ हुन्छ हुन् हुन्छ हुन्छ